हामी जनावरहरूलाई यस्तो पाराले हेरचार गर्छौँ हामी एउटा सुरक्षा जग्गा हुन्छ हाम्रो गोठ भनिन्छ हाम्रो भाषामा अन्त त्यहाँ बाँधिन्छ कहिलेकहीँ हामी सुक्खाको समयमा हामी चराउन पनि लान्छौँ बाहिर जङ्गलतिर खेततिर बारीतिर त्यता चराउन लान्छौँ उत्तै घाँस पाउँछ अनि त्यत्तै घाँस काट्ने अवश्यककता हुन्छ पर्दैन उनीहरूले त्यही खाएर अघाएर आउँछ यहाँ आइसकेपछि हामी बेलुका साँझतिर दाना दिन्छौँ अनि पछि त्यत्तिकै उनीहरू सुत्छ भोलिपल्ट फेरि उठ्छ अनि बिहानपख थलोमा घाँस दाना दिन्छौँ त्यो गाई दुहुना छ भने चाहिँ दाना मजाले लगाइवरी घाँस दिन्छौँ अनि उसलाई हामी दुध दुहुन्छौँ दुधले धेरै हामीलाई हामी मदत गर्छ घर चलाउनमा र हामी त्यस्तै हो हामी कहिलेकहीँ अब चाडबाडतिर आफैले घाँस घाँस पानी गर्नसकेनौँ भने बाहिरबाट मान्छेहरूले साथीसङ्गीहरूले पनि सघाउनुहुन्छ हामी खेताला पनि बोलाउँछौँ उनीहरूले घाँस काट्न मदत गर्नुहुन्छ र कोही बेला आफू बिमारी भएको बेला हामीले काम गर्ने खोज्नुपर्छ उनीहरूले घाँस दाना सबै मिलाइदिनु हुन्छ पानी दिनमा एक टाइम पानी दिनुपर्छ दुई टाइम चारो दाना दिनुपर्छ घाँस तिन टाइम दिनुपर्छ हामी जुन जनावरहरू अब गोरु भन्छ गोरुलाई त अब खेतमा जोतिन्छ पनि अब जोत्दाखेरि जोत्ने गोरुलाई चाहिँ बिहान कम्तीमा हामी आठ बजी त काममा लागिसक्नुपर्छ त्यस कारणले हामी बिहानको पाँच बजीतिरै उठेर उसलाई घाँस हालिहाल्नु पर्छ त्यो घाँस चाहिँ अगाडिको दिन नै काटिराखेर तयारी गर्नुपऱ्यो पछि हामी पाँच बजीतिर घाँस दिन्छौँ त्योपछि त्यहाँदेखि हामी फेरि एकछिनमा पाँच छ सात साढे साततिर हामी दाना दिन्छौँ दाना दिएपछि हामी बारीतिर लैजान्छौँ हलो जुवा बोकेर जोत्नको लागि फेरि उसलाई दिउँसो जोत्दाखेरि पनि एक टाइम घाँस त दिनैपर्छ जब मान्छेले अब खानाको टाइम हुन्छ दस एघार बाह्र बजीतिर कति बेला दिनुहुन्छ मालिकले त्यो समयमा फेरि एकपल्ट चाहिँ हामीले दिनैपर्छ घाँस गोरुलाई पनि किन कि ऊ भोकाउँछ मान्छे जस्तै हो उसको पनि प्राण छ प्राणी हो त्यस्तै हो फेरि ल्याउँछौँ हामी बेलुका फेरि घाँसदाना त्यस्तै स्याहारसुसार त्यसको थलो किला जुन चाहिँ सुत्ने ठाउँ चाहिँ सफा राख्नुपर्छ गाईहरूको साफसुग्घर राख्यो भने अहिले जुन चाहिँ बिमारहरू छ त्यो बिमारहरूबाट पनि बाँच्छ बिमारबाट पनि बाँच्छ बिमार पनि बाँच्छ बिमारदेखि पनि जोगिन्छ त्यत्ति दबाई दिने आवश्कतै पर्दैन सुक्खा घाँसहरू दिनुपर्छ सुक्खा उसको सुत्ने जग्गा थलोहरू सुक्खा बनाइराख्नु पर्छ त्यो आवश्यकता छ अन्त उनीहरूलाई टाइम समय समय टाइममा एकदम बिर्सिन्नु हुँदैन उनीहरूलाई घाँस दिनुपऱ्यो दाना दिनुपऱ्यो किन कि ऊ एउटा जनावर हो उसकोमा बोल्ने शक्ति छैन उसको समय भएपछि कराउँछ डाँ डाँ डुँ डुँ गर्छ त्यो हामीले बुझ्नुपऱ्यो उसले घाँस माग्दैछ अथवा दाना माग्दैछ उसको समय भएपछि त्यस्तै हो बाख्रा पनि त्यस्तै हो बाख्रा जो खोर हुन्छ खोरमा हामी थुन्छौँ समय समयमा घाँस दिन्छौँ बिहान दिउँसो बेलुका खसी यदि खसी गोठमा छ भने खोरमा छ भने खसीलाई चाहिँ फेरि एकदम मकै चाहिँ पायो भने हाम्रो गाउँबस्तीमा त पाउँछ मकै मकैलाई मजाले घर्ल्याङमा भुटेर एकदम मजाले पाकेर कुरुम कुरुम भएपछि उसलाई सेलाएर मकै चाहिँ खसीलाई दियो भने चाहिँ त्यो खसी चाहिँ तपाईँको एक सालभित्रमा एकदम हस्टपुस्ट हुन्छ मजाले मासु बढ्छ बलियो हुन्छ अन्त आफूलाई त्यो बेच्दाखेरि त्यत्तिकै जिउँदै बेचे पनि हामीलाई राम्रो खालको दाम पाउँछ यदि अब काटेर मासु बेचे पनि त्यो ओजन थुप्रो हुन्छ जस्तै एक साल पाल्यो भने तिस बत्तिसदेखि लिएर चालिस केजीसम्म पनि हुनसक्छ यताको लोकल ब्रिड हामी यता लोकलै बेसी जस्तो पाल्छौँ अन्त इन्कम राम्रो हुन्छ बाख्रामा पनि राम्रो छ इन्कम त्यस्तै सुँगुर सुँगुर भयो सुँगुर अन्त दिनमा दुई तिन बेल्चा जस्तो माटो दिनुपर्छ त्यसलाई खाना दिनुपर्छ हामी बेसी जस्तै त हरियो परियो दिन्छौँ गाउँबस्तीमा उसको मासु पनि एकदम टेस्ट हुन्छ टेस्टी हुन्छ रसिलो खालको क्या हौ हरियो परियो खाएको सुँगुर चाहिँ केराको दाम्चा सिस्नुहरू फुलेको सागहरू छिप्पिएको सागहरू कोपीको त्यो केस्राहरू त्यस्तै हामी भुससँग आँटासँग मिलाएर दिन्छौँ हामीले जुन बनाउँछौँ रक्सी रक्सीको त्यो कट भन्छ रक्सी बनाइसकेपछि कट निस्किन्छ त्यो गहुँको त्यो दिन्छौँ त्यो दिएको त्यो दिएको सुँगुरहरू चाहिँ त्यो फिड दिएकोभन्दा एकदमै राम्रो मिठो स्वाद मिठो हुन्छ

तर जुन त्यो हरियो परियो त्यो कट दिएको सुँगुरहरू चाहिँ मिठो हुन्छ एकदम के आज खायो न्याक्कै हुँदैन फेरि भोलि खाऊँ खाऊँ लागिहाल्ने त्यस्तो खालको टेस्ट हुन्छ अनि सुँगुर त्यस्तो हो फेरि यता कुखुरा पाल्छु लोकल कुखुरा खोर बनायो हाल्यो बेला बेलामा उसको सुली पन्साउनुपर्छ जन्जिर बनायो भने जन्जिरभित्र चाहिँ त्यत्ति फस्टिँदैन के जन्जिरभित्रको कुखुरा चाहिँ लुते हुन्छ हड्डी खाँदा पनि हड्डी हड्डी हुन्छ जब बाहिर निस्किन्छ बाहिर छोडेको छाडा भनौँ न छाडा छोडेको कुखुरा चाहिँ बेलुका दिनभरि छाडा छोडेको कुखुरा चाहिँ मासु मिठो मासु पनि पर्छ मिठो पनि फेरि बलियो ओजन पुरा पर्छ बेच्दाखेरि ओजन बढ्छ अन्त एउटा भालेमा तिन केजी चार केजीदेखि पाँच केजी पोथी त्यही अढाई तिन केजीको भइहाल्छ त्यही कुखुराहरू जन्जिरमा लगायो भने फेरि पुरा वेट घटिहाल्छ अन्त बाहिरै छोड्छौँ हामी अलिक बदमास चाहिँ गर्छ तर केही छैन इन्कम पनि छ

त्यस्तै हो को कोही कोही बेला सुली फ्याँक्नुपर्छ त्यो सुली खोर्सानी बारीतिर लगायो भने एकदमै डल्ले खोर्सानी राम्रो फल्छ त्यसलाई त्यसको टट्टीलाई चाहिँ हामी सुली भन्छौँ अन्त बेला बेलामा अब हेरचार गर्नुपर्छ कुखुरा ओथ्रा बसेको बेलामा सुल्सुले पर्छ त्यसले त्यसको सुल्सुले चाहिँ मान्छेको जिउ शरीरमा पस्यो भने चाहिँ फेरि बाह्र बजाउँछ नि त्यो चाहिँ याद गर्नुपर्छ बेला बेलामा दबाईहरू गर्नुपर्छ यसो पिरे उनिउँहरू ओथ्रामा लगाइदियो त्यो भागिहाल्छ तितेपातीहरूले भागिहाल्छ खास त्यो डिडिटी पाउडरहरू लगाउनु जरुरी छैन त्यस्तै हो हामी त्यो प्रकारले खेती खेतीवालहरूले चाहिँ यो पशुहरूलाई पनि त्यो प्रकारले चाहिँ हामी पाल्छौँ राख्छौँ